हेलो भाइ म दिदी फोन गर्दैछु हो गाडी चाहिएको थियो हौ एउटा गाडी अब हामी चाहिँ अब नोकडाँडा घुम्नु जानुको लागि अन्त भाडा कति हो के हो भनिदिनुहोस् न ल हामी आठ नौजना छ कस्तो गाडी लानुपर्ने हो ठुलै गाडी चाहिन्छ होला सायद भनिदिनुहोस् न मिलाइदिनुहोस् न ल एउटा गाडी भाडाहरू कति हो के हो बाटो राम्रै थ छ होला है अस्ति मैले सुन्दा त बाटो राम्रै छ भनेको सुनेको थिएँ राम्रो होला अब भाडा चाहिँ महँगो नगर्नुहोस् है अलिक सस्तै गर्नुहोस् है ठुलो गाडी कुन चाहिँ गाडी हो मिलाएर भन्नुहोस् न ल हामी आठ नौजना जस्तो छ फेमिली हो घुम्नु जानुको लागि अस्ति हाम्रो साथीहरू त भन्दैथियो हामीले त सस्तोमै गयो सस्तोमा गएर मिलाइदियो त्यहाँको भाइले भनेर भन्दै थियो अब तपाईँले पनि हामीलाई पनि अलिक सस्तै गरिदिनुहोस् है महँगो नगर्नुहोस् हामी अब भोलि जाँदैछु नि आउँछु नि ल मिलाइदिनुहोस् ल गाडी